हेलो अँ भन्नुहोस् न हजुर आब् जानु चाहिँ खास गरी चाहिँ फर्स्ट जनवरीमा जानुपर्ने हो अब हामीले चाहिँ सोचेको मोटामोटी बिसजना अब हामीले चाहिँ सम्झिएको खास गरी चाहिँ वहाँ नै लगेर पकाएर खानु है भने चाहिँ अलिकति झमेला हुन्छ बरु ड्राई पिकनिक हो भने चाहिँ राम्रो हुन्छ गाडी चाहिँ अब हेर्नुपर्छ अब कसको हुन्छ के हुन्छ त्यो दामकाम मिलाउनु पर्यो भाडा गाडी भाडा मिलाउनुपर्यो अन्त त्योअनुसारले जानुपर्छ ठिकै छ त जुम्न त अन्त कोही बात छैन नि पिकनिक त हो एउटा रामराज्य हो एउटा गर्नैपर्छ मान्छे बाचिन्जेलसम्म त त्यो त गर्नै पर्यो नि त पिकनिक चाहिँ अब हामी चाहिँ जानु चाहिँ अब मूर्ति खोला म दामकामको कुरो म गर्छु त्यहादेखि म बताइदिन्छु नि ल हुन्छ हुन्छ